हेलो म देवान छेत्री बोलेको के केको लागि ए फेन ल्याएको थिएँ कि तपाईँकोबाट एउटा टेबलफेन ल्याएको थिएँ तपाईँकोबाट त्यो एकदम बिग्रियो अन्त ब ऊ यो लोकल कम्पनीको हो र अलिक अँ गाउँकैलाई लोकल मान् मान्छेलाई लगाएको थिएँ अलिक अलिक फिटिङ गर्दाखेरि जानेन होला ग्यारेन्टी कार्ड त छ मेरोमा ए अच्छा त्यही फेन लिएर आउनु मैले चारवटा कोठाको लागि लगेको थिएँ अँ हजुर हजुर अच्छा उषा कि बजाज है अच्छा हुन्छ नभए म आफै आउँ आउँछु नि त अँ एउटा अटो रिजर्भ गरेर लिएर आउँछु नि हजुर अब अच्छा त्यसलाई केही भयो भने कम्पनीबाट फ्री पाइन्छ पा अँ अच्छा अच्छा अच्छा अच्छा अँ उषा कि बजाज नि ए अहिले त लोकल छ नि लोकल अब अँ लिनु पठाएको थिएँ त अन्त लोक् लोक् लिनु पठाएको थिएँ अन्त लोकल नै दिइपठाएछ

हुन्छ हुन्छ हुन्छ म अब तपाईँलाई फोन गरेर आउँछु नि ल ल ल हुन्छ